हाम्रो गाउँमा धेरै पानीको अब अभाव छ र पानीको अभावले गर्दा हामी राम्ररी पानी खानु पाउँदैनौँ सफा पानी पाउँदैनौँ र पानीले गर्दा हामीले साग सब्जी रोप्नु पाउँदैनौँ साग सब्जी रोपेन भने हामी के खाने हामी गाउँ बस्तीको मान्छे पानी छैन भने हामीलाई केही हुँदैन यो हामीले सब्जी रोप्नु सक्दैनौँ खाना खान्छौँ पानी चाहिन्छ खाना खाँदाखेरि र पानी भाँडा धुने बेलामा पनि पानी चाहिन्छ र पानी त्यतिबेलै मरिदिन्छ हाम्रोतिर पानी हुँदैन त्यति साह्रो यो खरेडी लागेर हाम्रो धानहरू उम्रिँदैन पानीले गर्दा पानीले गर्दा सागसब्जी उम्रिँदैन पानीले गर्दा साग सब्जी हुँदैन नुहाउनु हुँदैन पानीले गर्दा र पानीको यति साह्रो अभाव छ हाम्रो गाउँ बस्तीमा र पानी निक्कै अभाव परेर हाम्रो यो साग सब्जी पनि केही हुँदैन र हामी गाउँमा बसेका मान्छेहरूले साग सब्जी नै भइदिएन भने हामीले कसरी कमाउने कसरी खाने हामीलाई निक्कै साह्रो पर्छ र पानीले गर्दा यस्तो अभाव परिरहेको छ हामी गाउँमा बस्ने खेती बारी गरेर यसरी कमाएर खाने मान्छे हो र यो पानी हामीले पाइदिएन भने हाम्रोमा अभाव पर्यो भने कसरी कमाउने हामीले कसरी खाने के खाने त्यो हामीलाई अभाव पर्छ निक्कै साह्रो पर्छ त्यसै कारणले गर्दा हामीलाई पानीको निक्कै अभाव छ र पानी हामीले पाइदिएमा निक्कै सजिलो हुन्थ्यो हामी गाउँको मान्छेलाई यो घाम लाग्ने समयमा त झन् पानी नि हाम्रोमा कम्ती हुन्छ र निक्कै अभाव पर्छ खाना खाने बेलामा पनि पानी हुँदैन बोकेर खानु पर्छ धाराबाट बोकेर पानी ल्याएर खानुपर्छ निक्कै टाढो जानुपर्छ पानी कहाँबाट ल्याएर हामीले त्यसरी खानुपर्छ त्यसरी बिताइरहेको छ अहिले बस्तीमा हामीले यसरी जीवन बिताइरहेको छ राम्ररी र पानी भइदिएमा हामीले केही सब्जी केही गर्न सक्दैनौँ र पा सब्जी भएन भने त्यो बजारतिर लगेर बजारको मान्छेले पनि केही खानु पाउँदैन यस्तो अभाव छ हामीलाई पानीको र यसरी गाउँ बस्तीमा पानीको अभाव परेर मान्छेहरू धेरै चिन्तित छन् र पानी हामीले पाइदिएमा निक्कै राम्रो हुन्थ्यो पानी भइदिए भने हामीले साग सब्जी रोप्न पायौँ पानी खाएर हाम्रो स्वास्थ्यलाई राम्रो हुन्छ पानी खायो भने पानी नै छैन भने कसरी हाम्रो स्वास्थ्य राम्रो हुन्छ र पानी पाइदियो भने हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ भाँडा धुनु खानु पानी सब्जीमा लगाउनु सब्जी उम्रिन्छ धान उम्रिन्छ मकै रोप्छ मकै भइदिँदैन कोही बेला पानी नभएर फेरि दोहोऱ्याएर रोप्नुपर्छ मकै कोपी रोप्छौँ हामी कोपी भइदिँदैन पानीले गर्दा सबैमा पानी युज हुन्छ र पानीको अभाव धेरै भएको कारणले गर्दा हामीलाई पानी धेरै चाहिन्छ र पानी भइदिएन भने हामीले सब्जी बेच्छौँ हामी बनाएर उमारेर निक्कै मेहनत गरेर सब्जी पानी कहाँबाट बोकेर ल्याएर सब्जीमा हाल्छौँ र यसरी हामीले सब्जीमा पानी हालेर बेच्छौँ र यो सब्जी नै भइदिएन भने बजारको मान्छेहरूले पनि के खान्छ हामी यो सब्जी बजारमा लगेर बेच्छौँ र त उनीहरूले पनि खा सब्जी किनेर खान्छ सब्जी नै भइदिएन भने बजारको मान्छेले पनि केही खाँदैन यसरी पानीको अभाव निक्कै पर्छ गाउँ बस्तीमा र पानी भइदियो भने धेरै धेरै राम्रो हुन्छ बजारको मान्छेलाई पनि हामीलाई पनि अझै ज्यादा हामीलाई नै अभाव पर्छ पानीको पानी यत्ति राम्रो कुरा हो कि हाम्रोतिर पानी नै हुँदैन त्यति साह्रो र पानी भइदिएमा चाहिँ धेरै राम्रो हुन्थ्यो